मेरो गाउँमा मुख्य बालीहरू रोप्ने चाहिँ धान र मकै मात्रै छ अरू सब अरूहरू हुँदैन असार असार असार महिनामा धानहरू छर्छन् धानको बिजनहरू काटेर साउनतिर असार साउन भदौतिर रोप्छ त्यहाँबाट मङ्सिर कार्तिक मङ्सिरमा धान काट्छ जब धान कार्तिक मङ्सिरमा धान काटिसके पछि फेरि के अरे साँचहरू लगाएर हलोहरू जोतेर अब चैत वैशाखमा फेरि मकैहरू छर्छ चैत वैशाखमा मकै छरेर फेरि मकैहरू गोड गाड पारेर फेरि के अरे यसमा मङ्सिरतिर ए असारतिर फेरि मकैहरू भाँच्छ त्यो मकैको त्यो चामलको धानमा सेलरोटी बनिन्छ भात बनिन्छ खिचडी बनिन्छ त्यसलाई पिसेर रोटीहरू बनाउँदा पनि हुन्छ मकै भुटेर खान्छ मकैको भात बनाउँछ च्याँख्ला बनाउँछ गाई वस्तुलाई च्याँख्लाहरू दिन्छ त्यति नै हो